हाम्रो पहाडी क्षेत्रमा यातायातका साधनहरू धेरै छन् जस्तै सडककोद्वारा गाडीहरू अनि रेललाइनहरू पनि छ साथै वायुमा हुने हवाईजहाज को स्टेसन्सहरू पनि छ तर जो आम जनताले युज गर्दछ त्यो चाहिँ सडकबाट चल्ने बसहरू अनि गाडीहरू हामी चलाउने गर्दछौँ अनि यसले राज्यको धेरै भागहरूलाई जोडेको छ जस्तै कि सिक्किमलाई जोडेको छ यसले भुटानलाई पनि जोडेको छ अनि नेपाललाई पनि जोडेको छ अनि यसले पहाडी क्षेत्रबाट जुन हाम्रो यो मैदान छ सिलगढीको त्यसलाई पनि जोड्ने गरेको छ अनि प्रायतर बस नै बसभन्दा पनि सानो खाल्के गाडी नै हामी चलाउने गर्दछु किनकि यो एकदम बलियो खाल्के छ किनकि पहाडी बाटो भएर यसमा हामी सडकहरूबाट नै जति यता उता गर्ने हामी साधन यसलाई नै सजिलो मान्ने गर्दछ